हजुर तपाईँलाई कुन ऊ यसमा चाहिएको नानीहरूको हो कि एडल्टको हो कि बुढा बुढी बाजे बज्युहरूको लागि हो कि हजुर कति उमेरको नानी चाहिँ ए हजुर हजुर होइन अहिले हजुर इस्ट विन्ट ए हजुर हजुर तपाईँ एकपल्ट दोकानमा आइकन भिजिट गर्नुहोस न अहिले त अब लगभग विन्टर लागिसक्यो विन्टरको त सबै लुगाहरू स्टक भइसकेको छ तपाईँलाई अब ज्याकेट चाहियो भने पनि त्यो पनि छ तातो तातो ट्रयाक सुटहरू पनि छ अनि त्यो बाहेक पन्जा सक सबैकुरै नै एभाइलेबल छ विन्टर सिजनको लागि त्यो त अब मिनिमम् तपाईँलाई अब थाउजन्डदेखि है उँधो पनि तपाईँले पाउन सक्नुहुन्छ तर अब त्यसको त्यो लुगाको कप क्वालिटी त्यति राम्रो हुँदैन जस्तो तपाईँले हजारदेखि उँभोको लुगाहरू तपाईँले लानुभयो भने त्यसमा अब क्वा क्वालिटी अलिकति राम्रो हुन्छ त्यसमा चाहिँ अहिले फिलहालमा चाहिँ छैन तर जब है अब नोभेम्बरदेखि चाहिँ हाम्रो त्यो सुरु हुन्छ डिस्काउन्टहरू पनि टेन पर्सेन्ट ट्वेन्टी पर्सेन्ट डिस्काउन्टहरू नि छ तपाईँले जति धेरै सामानहरू खरिद्नु भयो त्यति धेरै नै अब डिस्काउन्टहरू मिल्दै जान्छ तपाईँले जति खरिद्नु हुन्छ है त्यो खरिद गरेकै अनुसार चाहिँ तपाईँले दोकानमा डिस्काउन्टहरू पनि मिल्छ ए हुन्छ हुन्छ स्वागत छ तपाईँलाई आउनुहोस् न हुन्छ हुन्छ हुन्छ